हिजो अस्ति एउटा नानी आएको थियो यहाँ बारीमा फुलै सप्रेन भनेर अन्त मैले सिकाएँ त्यो नानीलाई यसरी रोप्नु अन्त मलहरू गाईको मल ल्याउनु लगाएँ अन्त त्यो मज्जाले वरिपरि खन्नु लगाएँ सिका खन्नु लगाएर त्यहाँ रोप्नु लगाएँ यसरी पानी लाउनु पर्छ यसो गरेर उयो मलहरू लाउनुपर्छ भनेर मैले सिकाएँ अन्त त्यो सिकाएर चाहिँ अब नानीले पनि त्यसरी नै गऱ्यो त्यो गरेर अन्त मैले यसो हेरेको राम्रै भयो हो फुल अहिले मज्जाले फुलिराखेको छ मलाई त्योभन्दा खुसी त मलाई केही पनि भएन लागेन एकदमै खुसी लाग्यो मज्जाले फुलिराखेको छ हो दामी फुल्यो ढकमक्क फुलिराखेको छ दिवालीको टाइम पनि आएको छ अन्त त्यो भएर दिवालीको टाइममा फुलिदियो राम्रो भयो